किसानले गर्न चाह्यो भने के गर्नु सक्दैनन् होला र तर आफ्नो माटो र पानी सबै कुरोको बन्दोबस्त मिलेको छ भने किसानलाई कुनै कुछले रोक्नु सक्दैनन् धेरै धेरै किसिमका धेरै किसिमका अतिरिक्त व्यवसायहरू छ जुन चाहिँ व्यवसायहरू उनीहरूले गरिरहेको छन् त्यही व्यवसायलाई अगाडि बढाएर अर्को ढाँचामा लगेर त्यसलाई अर्कै प्रकारले त्यो गर्न पनि सक्छन् धेरै किसिमको छ सागसब्जीदेखि लिएर फलफुलदेखि लिएर फार्मिङदेखि लिएर किसानहरूले चाह्यो भने जे पनि गर्नुसक्छ अब जहाँ अहिले वास्तविकतामा हेर्नु भने यति बेला हाम्रो समयमा एउटा फामफल भन्ने छ त्यो फामफल पनि गर्नुसक्छ अहिले स्ट्रबेरीको पनि छ तर मान्छेलाई गर्नु मन लाग्दैन नि त यो नाफा बेसी खोज्छन् त्यसले गर्दा हुँदैन त गर्नु चाह्यो भने व्यवसाय धेरै किसिमको छ